हेलो भाइ हामी यसपालि यही आइतबार पिक्निक खेल्नु जाँदैछौँ र हामीलाई एउटा ठुलो गाडी चाहिएको छ जस्तै बोलेरो हुन्छ कि अलिक दसजना आँट्ने गाडी चाहिँ चाहिएको छ अब यसमा हामीहरू पिक्निक खेल्नु जानेँ हामीलाई दसजना आँट्ने गाडी चाहियो र तपाईँलाई अब सोध्नुपऱ्यो तपाईँले तपाईँकोमा गाडी छ भने ल्याइदिनु होस् कति रुपियाँ लाग्छ गाडी भाडा यो यस विषयमा पनि हामीलाई बताइदिनु न